विद्यालयमा थप व्यवसायिक शिक्षा सिकाइनु पर्छ जस्तो लाग्छ किनभने पढेर सबै ठुल ठुला अफिसर ठुला ठुला पदमा कार्यरत हुँदैनन् र यस्ता कुरा पनि जीवनमा धेरै काम लाग्ने हुन्छ र यी कुराहरूले उनीहरू जीवनमा कहिले पनि पछुतो हुने छैन र जे नै भए पनि चाहे त्यो कम सानो होस् ठुलो होस् जे पनि उनीहरूले आफै स्वनिर्भर भएर कमाउने हुन्छन् त्यसैले यी कुराहरू सिकाइनु पर्छ जस्तो लाग्छ